हजुर एलपिजी सिलिन्डर घरमा प्रयोग गर्दा हामीले धेरै सावधानीहरू अप्नाउनु पर्छ जस्तै कि अब हामीले फर्स्टमै कनेक्सन गर्दा मेन अब सिलिन्डर चेन्ज गर्दा नै हेर्नु पर्छ कि पाइपहरू मजाले लागेको छ कि छैन र अब पाइपहरूतिर अब पाइप पाइपको टेम्परहरू सकेको छ कि छैन लिकेजहरू भएको छ कि छैन र रेगुलेटरलाई अब हामीले जहिले पनि लाउँदाखेरि मजाले लगाएर एक खेप चेक गर्नु पर्छ र एलपिजी अब ग्यासतिर अब हामीले चुलाको छेउछाउतिर अब आगो पक्रिने सामानहरू राख्नु भएन जस्तै प्लास्टिकको बट्टाहरू अब मसलाको बट्टाहरू अलिक टाडै राख्नु पऱ्यो र जति सक्दो अब घरमा सान्सानो केटकेटीहरू छ भने नानीहरूदेखि पनि पुरै जोगाउनु पर्छ किनभने अब कुनै पनि दुर्घटना घट्नु सक्छन् त आगो लागिहाल्यो भने है र हाम्रो मान्छेहरूलाई चाहिँ अब एकदम डर चाहिँ के बाट हुन्छ भने यो सिलिन्डर पढ्किन्छ भनेर तर त्यस्तो कहिले हुँदैन किनभने यसको नजलबाट जुन पाइपबाट ग्यास जान्छ आगो लागिहाल्यो भने त्यस ब त्यस त्यहाँनिर खालि लागिरहेको हुन्छ तर अब हाम्रो मान्छेहरू चाहिँ अलिकिति अब बम पड्केको जस्तो पड्किन्छ भन्ने डर पनि बोकेर कतिजना त अब छुँदैन पनि डराउँछ है तर अब एकदुइवटा यस्तो मेसेजहरू चाहिँ हामीले फैलाउनु पर्छ त्यही हो अब आगो लाग्ने कुराहरू चाहिँ अब छेउछाउमा राख्नु भएन मट्टितेल भयो खाने तेलहरू भयो प्लास्टिकको सामानहरू भयो छिटो आगो लाग्ने लुगाहरू भयो र खाना पकाएर छोडेर काहीँ जानु भएन अब कतिजना अब खाना कुकरमा भातहरू बसालेर त्यतिकै अब मोबाइलमा बिजी हुन्छ हो त्यस्तोहरू गर्नु भएन किनभने अब त्यो आगो हिट भएर अब मेटल धरि त पिघ्लाई दिन्छ अब आगोले भन्यो पछि त अब त्यो एल्युमिनियमको मेटलहरू सबै पिघ्लेर त आगो नै लाग्छन् त त्यही भएर चाहिँ अब सावधानी चाहिँ त्यो पनि हो अब मोबाइलहरू अब कम्ती नै हेर्नु पर्छ खानाहरू बनाउँदा हो भुल्याइदिन्छन् त मोबाइलले अरू त सावधानीहरू त त्यति नै हो मलाई थाहा भएको चाहिँ अन्त जहिले पनि अब लाइटर युज गर्नु पर्छ माचिसहरू भन्दा राम्रो चाहिँ लाइटर हो ग्यास चुला चलाउँदा फेरि चाहिँ त्यही हो टाइम टु टाइम अब हामीले पाइपहरू चेक गर्नु पर्छ रेगुलेटर चेक गर्नुपर्छ नोजलहरू सबै चेक गर्नु पर्छ सफा गर्नु पर्छ ब्लकेजहरू छ कि छैन हेर्नु पर्छ